हाम्रो क्षेत्रमा कुनै पनि एउटा गेम्स गेम्सको सम्बन्धित प्रतियोगिताहरू भयो भने है त्यस्तो केही राजनैतिक पार्टीहरूको मान्छेले केही गर्दैनन् तर पनि हामी एउटा उनीहरूलाई बोलाउँछन् है एउटा कुनै पनि एउटा ट्रफिहरू दिनु लागि एउटा मेडलहरू दिनको लागि एउटा स्मृति चिह्नहरू दिनुको लागि र उनीहरूलाई हामी एउटा चिफ गेस्टको आधारमा बोलाउछौँ है र एउटा गेम्स सम्बन्धित प्रतियोगिताहरूमा हामी आफै एउटा युथहरू मिलेर एउटा क्लब एनजिओहरू मिलेर गर्छौँ है र प्रायः त म यो राजनैतिक पार्टीको मान्छेहरूले त्यस्तो केही अर्गनाइज गरेको देखेको छुइनँ तर पनि बेला बेला एउटा जिटिएले एउटा अर्गनाइज गरेको देख्छु म एउटा फुटबलहरू भयो एउटा ताएक्वान्डोहरू भयो त्यस्तो त देख्दिनँ म तर पनि बेला बेला त्यस्तोहरू देख्छौँ है एउटा पार्टिले अर्गनाइज गरेको एउटा जिटिए एउटा कुनै पनि राजनैतिकहरूको उयोबाट गरेको